हेलो मायालु रेस्टुरेन्टसँगमा बात हुँदैछ है मेरो आज मेरो घरमा एउटा सानो सम्मेलन छ मेरो सानो साथी समग्रहरूलाई बोलाएर सम्मेलन हुँदैछ अनि मलाई सोध्नु थियो तपाईँहरको रेस्टुरेन्टमा नेपाली खाना नेपाली खाना हाम्रो जुन चाहिँ एउटा छेत्रीय नेपाली खाना छ त्यो तपाईँको रेस्टुरेन्टमा खाना छ कि छैन भनेर हामी दसजनाका लागि हो त्यो खाना अनि मलाई चाहिँ खानाको आइटमहरूमध्ये चाहिएको चाहिँ एउटा रोटी नेपाली रोटी त्यहाँदेखिन् त तरकारी अन्त त्यहाँदेखि उता मासु अन्त तपाईँहरू सँगसँगै त्यो सँगसँगै मलाई अलिक अझै जानकारी पनि दिनुहोस् न यो तपाईँहरूको रेस्टुरेन्टमा अहिले खाना अरू के के उपलब्ध छ फास्टफुडलाई नराखेर चाहिँ मलाई खालि नेपाली घरमा पकाइने र खाने खाना चाइन्छ अन्त तपाईँकोमा खाना छ कि छैन भने मलाई इन्फर्म गरिदिनुहुन्छ मेरो जुन खाना मलाई चाहिन्छ त्यो अथेन्टिक नेपाली खानै हो त्यो पुरापुरी नेपाली खानै हुनु पर्छ जो चाहिँ अब तपाईँको यो के भन्छ भोजनालय जस्तो होस् होइन यो खाना चाहिँ तपाईँको पुरापुरी पुरापुरी घरकै लागि हो हाम्रो दसजना साथीहरू हामी जोसँग भेटिरहेको छु उनीहरूलाई र बेसी जस्तो चाहिँ त्यही हामीलाई मासु भात हो मासु भात रोटी त्यही हामीलाई घरमा पाक पकाइने खाना नै चाहिन्छ तपाईँहरूकोमा छ कि छैन भनेर मलाई कन्फर्म गरिदिनुहोस् न ताकि मलाई जानकारी दिनुहोस् ताकि म त्यो कुरा अझ सल्लाह गरेर अझै तपाईँहरू मार्फत कति प्ले पेला हुन्छ कति के हुन्छ म तपाईँहरू मार्फत त्यो कुरा समग्र राख्न सकौँ